हजुर हेलो हो त हजुर हजुर ए हजुर होइन पढाइमा त राम्रो छ कि उ अँ अब सबै पढ्नुमा सबै कुरोमा राम्रै छ तर म्याथ चाहिँ त्यति मज्जाले गर्दैन हौ त्यही त होइन अहिले मैले त गराउनु त गराउँदैछु ए हजुर होइन मैले पनि गाइड त गर्दैछु कि तर अब होइन हेर्छु नि अब पछि अलिक के हुँदोरहेछ तर उसलाई अलिक राम्रो जग्गा हाल्नु नि अन्त ट्युसन कि बा त्यतातिर भएको छैन कि कि उसले बुझेकै छैन उसलाई पनि अलिकति सोध्नुहोस् अब हामी त टिचरहरू हो होइन हामीसँग त त्यस्तो खुलेर बोल्नै सक्दैन उ अन्त त्यही कारणले गर्दाखेरि बरू तपाईँले अब आमा भएर अलिकति खुल्ला भएर बोलिदिनुहोस् न उसँग ए हजुर म पनि यसो उसको साथीहरूलाई पनि भनिदिन्छु के कसो हो कि बा उसले बुझेको छैन कि हो साथीहरूलाई पनि भनेर यसो मिलाई पनि दिन्छु नि हेरिदिन्छु गाइड त गर्छौँ हामी पनि तर पढ्नुमा त उ धेरै राम्रो छ अरू स्टुडेन्टहरूभन्दा अन्त के भन्छ म्याथ चाहिँ अलिकति कमजोर छ हौ अरू त केही छैन पढ्नुमा पनि राम्रो छ स्पोर्ट्सहरू पनि गरिहाल्छ छाडा छैन अरू स्टुडेन्टहरू जस्तो त हजुर फेरि अस्ति तपाईँ के भन्छ त्यो पेरेन्ट्स टिचर मिटिङमा आउनु चाहिँ भएन रहेछ नि त है सिधै ए हजुर मैले सोधेको थिएँ त्यही त भन्दैथ्यो अदितीले आमा त बिमार हुनुहुन्छहरू भन्दै हो अन्त मैले पनि सोचेँ नि त केही भयो होला भनेर नै ए हुन्छ ए हजुर हुन्छ अन्त नेक्स्ट प्यारेन्ट टिचर मिटिङमा चाहिँ आउनुहोसै ल पक्कै अब अलिक बात हुन्छ नि त फोनमा त त्यस्तो बात गरेको जस्तै हुँदैन नि त अँ हुन्छ हुन्छ